जुन चाहिँ मैले नाइकिको सू किनेको थियो एकदम कम्पेटाबिलिटी राम्रो छ एकदम रनिङ गर्दा पनि आफूलाई सुविधा छ अनि डिजाइन पनि राम्रो छ